हाम्रो कालिम्पोङमा चाहिँ भन्नु पर्दाखेरि अब स्कुलहरू त धेरै छ है पहिला पहिलादेखिको ब्रिटिस पालादेखिको स्कुलहरू छ गभर्मेन्ट स्कुलहरू पनि छ ब्रिटिस पालादेखिको अब एसयुएमआई भयो कुम्दिनी भयो डक्टर ग्राह्मस् होम्स स्कुलहरू भयो है एकदमै राम्रो राम्रो स्कुल छ स्कुल स्कुलहरूको कुरा गर्नुपर्दा चाहिँ कालिम्पोङमा एकदम राम्रो राम्रो स्कुल भएको कारणले गर्दा चाहिँ बाहिर बाहिर देश प्रदेशको मान्छेहरूले है धेरैले नै यहाँ स्कुल नानीहरूलाई हाल्ने गर्छन् ल्याएर है होस्टेलतिर राखेको छन् है तर भन्नु पर्दाखेरि चाहिँ अब गभर्मेन्ट स्कुल र आईसी अब यो प्राइभेट स्कुलहरूमा चाहिँ अब प्राइभेट स्कुलमा चाहिँ पढाई एकदमै राम्रो प्रकारले गरिन्छ किनभने त्यहाँनिर पैसा पनि मज्जाले नै लिएको हुन्छ र त्यहाँनिर चाहिँ पढाई पनि एकदमै राम्रो हुन्छ र यो गभर्मेन्ट स्कुलहरूमा चाहिँ अब कतिवटा कुरामा चाहिँ हेलचेक्राई हुन्छ है अब किनभने गभर्मेन्ट भनेपछि अब उनीहरूले त्यसै पनि पैसा गभर्मेन्टको तर्फबाट पाइरहेको हुन्छ र यता नानीहरू अलिकति हेलचेक्रे हुन्छ र अब प्राइभेट स्कुलहरूमा चाहिँ अब कुनै डाइरेक्टर प्रिन्सिपलको अन्डरमा भएकोले गर्दा उसले स्कुललाई एकदमै म्यानेज गरेर चलाइरहेको हुन्छ र पढाइहरूको क्षेत्रमा पनि एकदमै राम्रो हुन्छ र अब कति यहाँनिर अभिभावकहरूलाई सकि नसकि पनि इङ्ग्लिस स्कुलहरू है प्राइभेट स्कुल पढाउनु कर परेको छ किनभने अहिलेको जमानामा नानीहरूलाई एकदमै राम्रो शिक्षा हासिल गराउन सकौँ वा इङ्लिस मेरो नानी एकदमै राम्रो इङ्लिस बोलिदियोस् है किनभने यहाँबाट निक्लिएर गएपछि पछि इन्टरभ्यूहरूमा बस्नु पर्छ के गर्नु पर्छ नानीहरूलाई गाह्रो पर्दैन है त्यस्तो त्यो कारणले गर्दा पनि नानीहरूलाई इङ्लिस स्कुलहरू आमा बाबाले दुख गरेर पनि हालिरहनुभएको छ है अनि कतिजना कति टाढा टाढादेखिनको स्कुलहरू जानुपर्छ कतिजनाले पो अब आफ्नो नानीहरूलाई गाडीमा एउटा गाडी गरेर गाडीमा नानीहरूलाई स्कुल पठाउने गर्नुहुन्छ है पैसा रुपियाँले पनि प्रशस्तै पुग्छ कतिजनाको नानीहरू बिचरा धेरै सङ्घर्ष गरिरहेका छन् किनभने नानीहरूलाई अब पढ्नुमा त एकदमै अब्बल नानीहरू छन् है तर बिचरा उनीहरूलाई टाढाबाट वर्षा झरी वर्षामा पनि बिचराहरू पानीमा भिजी भिजी पनि बाटो अप्ठ्यारोमा पनि उनीहरू स्कुल जान बाध्य परेका छन् है र कतिवटा स्कुलको बसहरू छ कतिवटाको छैन भन्नु पर्दाखेरि गभर्मेन्ट स्कुलको बसहरू त छ तर कम्ती मात्रामा भएको कारणले गर्दा सबै विद्यार्थीहरूलाई त्यो बसको सुविधा प्रदान गर्न सकेको छैन र यो प्राइभेटमा त पैसै हो जतै पनि पैसा छ भने नानीहरूलाई प्राइभेट गाडीति पनि पनि पठाइरहेका हुन्छन् मान्छेहरूले र नानीहरूले विद्यार्थीहरूले धेरै चुनौतीहरूको सामना पनि गरिरहेको हुन्छन् है अब त्यस्तै हो त्यस्तै मध्यवर्गका परिवारका नानीहरूले हिँडे्र गएर हुन्छ कि के गरेर हुन्छ खाता किताब आधा दाममा किनेर हुन्छ कि कसैकोबाट बुक्सहरू है त्यस्तो प्रकारले पनि अब उनीहरू शिक्षा हासिल गरिरहेकै छन्